नेपाली भाषाबारे नेपाली भाषीहरूले नै नेपाली भाषा पढेर लेखेर काम लाग्दैन काम लाग्ने भाषा त अरू नै हुन् भन्ने गलत धारणा राख्ने गर्छन् तर यसलाई पनि अन्य भाषाहरूलाई जति नै प्रेम र माया प्रेम र माया प्रेम अनि माया प्रयोग गरे यस्ता समस्याका समाधान गर्न सकिन्छ